हजुर हेलो हजुर हजुर सुन्दैछु हजुर हजुर हजुर भन्नोस् न अवश्य सर्वप्रथम सुबास घिसिङ चाहिँ दार्जिलिङमा सुप्रसिद्ध नाम हो जो नामलाई जो कोहीले पनि सजिलै ठिम्याउन सक्छ अनि सुबास घिसिङ जिएनएलएफ नाम गरेको राजनैतिक पार्टी छ जसका अभियन्ता हुन् अर्थात् जसका संस्थापक पनि हुन् अनि अहिले त्यसलाई उनैका पुत्र मन घिसिङले नेतृत्व गरिरहेका छन् यहाँहरूलाई यदि याद छ भने उन्नाइसौँ छ्यासीमा ठुलो जनआन्दोलन दार्जिलिङमा भएको थियो जसको नेतृत्व पनि सुबास घिसिङ आफैले नै गरेका थिए र धेरै दीर्घकाल दार्जिलिङमा शासन गर्ने नेताहरूमध्ये एक सुबास घिसिङको नाम अग्रिम पङ्क्तिमा हुन्छ र उनले शासन मात्र नगरेर दार्जीलिङलाई पर्यटन क्षेत्रमा पनि धेरै उन्नत अनि विकसित पनि बनाए है र यसभन्दा अझै धेरै जानकारीको निम्ति यहाँले अन्य पुस्तक पनि पाउन सक्नुहुनेछ जस्तो कि स्थानीय अक्सफोर्ड डिस लाइब्रेरीमा जानु भयो भने त्यहाँनिर तपाईँले पर्याप्त मात्रामा घिसिङका किताबहरू पाउनु हुनेछ र घिसिङ एक नेता मात्र नभएर घिसिङ एक नेता मात्र नभएर उहाँ एक लेखक पनि हुनुहुन्थ्यो जसले लुङखुङ क्याम्प जस्ता उत्कृष्ट उपन्यास पनि नेपाली साहित्यलाई दिनु भएको छ लुङखुङ क्याम्प अहिलेका विद्यार्थीहरूले कक्षा नौ कक्षा दस या एघार र बाह्रमा पनि विभिन्न स्कुलका विभिन्न कक्षाका विद्यार्थीहरूले अध्ययन गर्नु पर्दछ र अर्को तपाईँले सोध्नु भएको व्यक्तिको नाम अगमसिंह गिरी अगमसिंह गिरी दार्जिलिङमै जन्मिनुभएका एक असल अनि ख्यातिप्राप्त सुप्रसिद्ध अनि सर्वमान्य कवि हुन् उनलाई दार्जिलिङ्गे नेपाली साहित्यअनुसार उहाँलाई जातीय कवि पनि भनिन्छ किनकि यसरी मानिन्छ उहाँको लेखनीहरू हेरेपछि अगमसिंह गिरीले जातिको हितमा आफ्नो काव्य रचनालाई अघि बढाए र उनले रचना गरेका विभिन्न काव्यहरूमा तिमी त यहाँ नचिनिने भएछौ जस्ता काव्यहरू सुप्रसिद्ध छन् साङ्केतिक भाषामा साङ्केतिक कथ्यमा साङ्केतिक लक्षणमा उनले थुप्रै यस्ता कविताहरू लेखे जुन कविताहरूले पनि विश्व साहित्यमा नै एक बेग्लै स्थान ओगट्न सक्षम भएको छ उनीद्वारा लेखिएका गीतहरूमध्येमा एक गीत नौ लाखे तारा उदायो सुप्रसिद्ध भए तथापि त्यो केही समयको निम्ति भारतमा भने त्यसलाई सरकारले प्रति प्रतिरोध पनि लगाएको थियो तथापि यो नेपालमा बज्ने गर्छ त अगमसिंह गिरी विषयमा पनि यहाँले अझै धेरै जानकारी पाउन हेतु स्थानीय लाइब्रेरीतिर हगि पुस्तकालयतिर गएर कुनै पनि किताबलाई लिन सक्नु हुन्छ है अवश्यै अवश्यै धेरै धेरै धन्यवाद यहाँले हाम्रो जातीय कवि अनि हाम्रो नेतृत्व विषयमा प्रोजेक्ट गर्दै हुनुहुँदो रहेछ साह्रै खुसी लाग्यो यहाँलाई अग्रिम शुभकामना अनि धेरै धेरै बधाई पनि हवस् त हवस्